नृत्य भन्ने बितिकै एउटा हाम्रो साधरण भाषामा हो भने व्यायाम पनि हो एक्सर्साइज पनि हो एक्सर्साइज पनि हो अब जस्तो माने त्यो उफ्रिनु पर्छ जिउलाई लचक लचक अब लाबर जस्तो जता पनि त्यतैपट्टि ढल्काउनु सक्नुपऱ्यो है त्यसले गर्दाखेरि एउटा महान् नर्तक बन्नु लागि स्वास्थ्य पनि स्वास्थ्य अम्ब एकदमै राम्रो स्वास्थ्य हुनु आवश्यक छ बिमारी कुनै भँडी दुख्नेले नाच्नु सक्दैन नि खुट्टा मर्किएकोले हात भाँचिएकोले त नाच्नु सक्दैन नि है त्यसैले गर्दाखेरि महान् नर्तक हुनु पर्दाखेरि त्यहाँ आफ्नो स्वास्थ्यलाई पुरा ध्यानमा दिनुपर्छ अनि त्यो आफ्नो विषेश गरी भने भनौँ भने नर्तक एउटा महान् नर्तक हुनुको लागि उदाहरण जस्तै अब यो योगाको पनि आवश्यक पर्छ जस्तो लाग लाग्छ मलाई किनभने त्यो ठिक समयमा खानु है ठिक औसतमा खाना खानु पनि हो अनि त्यो सँगसँगै महान् नर्तक हुनका लागि अर्को कुरो जुन भाव भङ्गी गीतको भाव भङ्गी यो नर्तकमा हुने सङ्गीतकै क्षेत्रमा सुर ताल भनिन्छ सुर र ताललाई लिएर आफूले प्रदर्शन गर्नु हो आफ्नो जिउलाई कुन प्रकारले ढाँचामा लानुपर्ने हो र त्यसको लागि गर्दाखेरि त्यो महान् नर्तक अथवा स्वेगन नर्तक हुनुको लागि त्यो भाषाको कुनै पनि भाषाको ज्ञान हुनुपर्छ अब उसले जुन भाषाको गीतमा सङ्गीतमा नाच्नु हुँदैछ त्यो भाषाको पुर्ण रूपले जानेको हुनुपर्छ त्यो गीतले के भन्नु चाहेको छ त्यो गीतको पूर्णरूपले उसलाई ज्ञान हुनुपऱ्यो त्यो गीतको विषयमा बुझेको हुनुपर्छ त्यो सोही प्रकारले उसले चाहिँ नृत्यलाई प्रदर्शन गर्नु सकिन्छ अनि सबै कुरो मा आउँदाखेरि एउटा मान्छेको जुनैपनि मान्छेको अब यो चाहिँ व्यायाम हो अनि आज्ञाकारी त्यसै गरी अब ज्ञान सङ्गीतको ज्ञान त्यो हुनु आवश्यक छ